हिजो अस्ति घर बनाउँदा किनभने बर्खाभन्दा अलिकति अगाडिको समय थियो वर्खा लाग्नु लाग्नु आँटेको थियो घर बनाउँदा जुनै जुन पनि कन्क्रिटहरू छ हैन मसलाहरू फिटेर हालिन्छ त्यो मसलामाथि हालेर फिटेर हाल्नु बित्तिकै राग जस्तो हालेको थियो आधा जस्तो पानी पुरा पऱ्यो पानी पुरा पर्दाखेरि चाहिँ सबैजना जो मिस्त्रीहरू थियो सबैजना चाहिँ तला मुनि गयो र त्यो घर त मेरो थियो मलाई परेको थियो अन्त मैले के गरेँ भन्दाखेरि चाहिँ वरिपरि सानो सानो टुक्रा पाल यताउति के के छ सबै चाहिँ भेला गरेर पानी झरीमा भिज्दा भिज्दा भए पनि मज्जाले बिछाउँदै बिछाउँदै बिछाउँदै बिछाउँदै गयो हुनु त कतिपय मसलाहरू बग्यो तर पनि त्यो त्यत्रो मुसलधार पानीमा चाहिँ जति बगाउनु सक्थ्यो त्यसलाई चाहिँ कन्ट्रोल भयो नियन्त्रणमा चाहिँ ल्याएँ